नेपाली मानिसहरूले आफ्नो पहिचान राख्नुलाई लागि पहिचान देखाउनुको लागि निम्ति हामी नेपाली टोपी मुख्य वेशभूषामा आउँछ दौरा सुरुवाल इस्टकोट भन्छ यो सबै हामी पैह्रेर हिँड्छौँ र विशेष गरेर नेपालीहरूको पहिचान चाहिँ के छ भन्दा हाम्रो खानापिना रहनसहन जुन प्रकारले हामी खान्छौँ र यसले पनि हाम्रो पहिचान गराउँछ विशेष गरेर हाम्रो खानपानमा चाहिँ हामी विशेष गरेर यो गुन्द्रुक सिन्की भन्ने चाहिँ अन्य जातिहरूले प्रायः खाँदैनन् पनि चिन्दैनन् पनि यो एउटा हाम्रो पहिचान छ र अर्को चाहिँ के छ भने ढेँडोहरू मकैको ढेँडो कोदोको ढेँडो पनि मानिसहरूले बहुत खान्छन् यो खालि हाम्रो पहिचान मात्र होइन यो हेल्थको लागि पनि मानिसहरूको हेल्थको लागि पनि यो मकैको ढेँडो र कोदोको ढेँडो चाहिँ अति उत्तम मानेको छ यो पनि हाम्रो एउटा पहिचान हो र हाम्रो जुन चाहिँ घरको बनावटीहरू छ त्यो बनावटीहरू अरू घर भन्दाखेरि मिल्दैन हाम्रो घरको बनावटीहरू भिन्दै छ हाम्रो घरको दैलो हाम्रो घरको खिड्कीहरू भिन्दै प्रकारले बनिएको हुन्छ त्यो पनि हाम्रो एउटा पहिचान छ अब हाम्रो पहिला पहिला त हाम्रो के थियो भने सबभन्दा ठुलो पहिचानहरू हाम्रो जुन चाहिँ धानको जुन चाहिँ नल हुन्थ्यो नलबाट चाहिँ हाम्रो बस्ने पिरा जुन चाहिँ हाम्रो भुईँमा ओछ्याउने म्याटहरू पनि त्यो धानको त्यो उबाट बनाइन्थ्यो र अहिले त्यो धेरै छोडेको छ मकैको खोसेलाहरूबाट पनि हाम्रो जुन चाहिँ पिराहरू बस्ने म्याटहरू बनाइन्थ्यो त्यो पनि हाम्रो एउडा नेपालीहरूको पैचान नै हामी मान्छौँ र सबभन्दा ठुलो हाम्रो पहिचान चाहिँ के छ भनेदेखि भाषा यो भाषा हेरौँ भनेदेखिलाई यो एकदमै धनी भाषा पनि हामी मान्छौँ यो सजिलो पनि छ कठिनाई पनि छ किनभने एउटै शब्दले धेरै कुराहरू यसले बुझाउँछ र एउटै कुरोलाई फेरि थुप्रै शब्दहरूले पनि बुझाउँछ त्यसले गर्दाखेरि हाम्रो पहिचानहरू अनेक प्रकारको पहिचानहरू छ हाम्रोमा चेली हाम्रो नारीहरूले जुन चाहिँ हाम्रो मुन्द्री लाउने चलन थियो कान छेँड्ने चलन नाक छेँड्ने चलन यो पनि एउटा छ उहिले उहिले त यो नौगेँडीहरू कण्ठहरू लाउने पनि चेप्टेसुन लाउने पनि हाम्रो एउटा पहिचान यो चाहिँ लाउनेहरू चाहिँ सबै नेपालीहरू हो भन्ने चाहिँ पहिचान थियो